र मैले फर्स्ट मोबाइल चाहिँ है कालेबुङको कालेबुङबाट लिएको थिएँ भिभो थियो त्यति बेला एकदमै राम्रो एकदम चल्ती फोन है अन्त त्यो फोनमा चाहिँ त्यो फोनको एक दुईवटा कुराहरू तपाईँहरूसँग सेयर गर्नु मन पऱ्यो अन्त त्यो फोन चाहिँ एकदमै राम्रो रहेछ है मैले मेरो फर्स्ट एउटा फोनको त्यो स्क्रिन टच फोनको एउटा एक्सपिरियन्स पनि थियो एकदमै मन पऱ्यो है त्यो फोन चाहिँ एकदमै राम्रो पनि लाग्यो एकदमै क्यामाराहरू पनि कम्ती मेगापिक्सलको भए पनि तर एकदमै राम्रो क्यापचर गर्ने है एकदमै राम्रो खिच्ने फोन थियो अन्त एकदमै ब्याट्री ब्याट्री ब्याकअपहरू पनि एकदमै राम्रो अन्त त्यसको जुन चाहिँ एसोसरिजहरू छ हेडफोन चार्जरदेखि लिएर सबै एकदमै राम्रो रहेछ है अन्त ब्याट्री ब्याकअप त अब तपाईँलाई एकदिन फुल चार्ज गऱ्यो भने त्यसले अब तिन दिनसम्म त एकदमै त्यसले एकदम आरामसे चल्ने है अन्त त्यसको जुन चाहिँ स्मुथनेस छ अब एकदम त्यो चलाएर एकदमै स्मुथ है एकदमै ह्याङहरू पनि नहुने एकदमै दामी मलाई चाहिँ एकदम दामी लाग्यो है अन्त तपाईँहरू पनि यदि चाहनुहुन्छ भने त्यो कम्पनीको तपाईँले लिन सक्नुहुन्छ मलाई चाहिँ एकदमै मनपऱ्यो है अन्त भिभो फोनको एउटा पोजिटिभ कुरा चाहिँ के रहेछ भने चाहिँ एकदमै चलाउनु एकदमै सुबिस्ता अनि हातमा पक्रिँदाखेरि एकदमै कमफर्टेबल लाग्यो मलाई चाहिँ है अन्त त्यसको जुन चाहिँ इन्टरनेटहरूको जुन चाहिँ एउटा स्पिडहरू छ एकदमै स्पिडहरू पनि एकदम राम्रो हुँदोरहेछ एकदम स्मुथली चल्दोरहेछ है कुनै पनि कुराको एकदमै मलाई ह्याङहरू भन्ने चाहिँ मैले देखिनँ त्यो फोनमा अनि जुन चाहिँ त्यसको साउन्ड क्वालिटीहरू छ त्यो साउन्डको क्वालिटीहरू पनि एकदमै राम्रो रहेछ है एकदमे बास एकदमै दामी भएको एकदमै गीतहरू सुन्दा पनि त्यो नाँचौँ नाँचौँ लाग्ने त्यस्तो खालको रहेछ है एकदमै मन पऱ्यो मलाई चाहिँ अन्त त्योसँग जुन चाहिँ त्यसको एसो एसोसोरिसहरू आउँछ है त्यो एसोसोरिसहरू पनि एकदमै राम्रो लाग्यो एकदम फर्स्ट क्वालिटीको हो जस्तो लाग्यो है अन्त त्यो फोन चाहिँ मैले किनेको चाहिँ अठाह्रमा हो अन्त अहिले अहिले पनि एकदमै स्मुथली चलिरहेछ है त्यसको कुन त्यसले कुनै डिस्टर्ब गरेको छैन तपाईँहरू पनि चाहनुहुन्छ भने तपाईँहरू लिनु सक्नुहुन्छ मैले चाहिँ डम्बर चोकको एउटा मोबाइल दोकानबाट किनेको अनि त्यसको जुन चाहिँ स्क्रिनहरू छ है स्क्रिनहरू पनि एकदम फुल साइज एकदमै राम्रो है टचहरू पनि अब एकदम स्मुथली हुँदो रहेछ एकदम त्यसको कुनै पनि त्यसको डिफेक्टहरू छैन है अहिलेसम्म पनि कति तिन चार वर्ष भइसक्यो अहिलेसम्म पनि एकदमै राम्रो चलिरहेछ